घरमा बगैँचालाई बै बै बगैँचालाई स्याहार सुसार गर्नु महँगो त के अर्काले लगायो भने महँगो पर्छ आफूले गर्यो भने अलिकति सस्तो पर्छ आफूले गर्दाखेरि राम्रो हुन्छ हेरचाह पनि राम्रो हुन्छ सबै कुरो म कताबाट के हुन्छ कि हुन्छ बिजनसँग सिजन ल्याउनु पर्छ लगाउनु पर्छ अन्त प रोप्नु पर्छ रोपेर स्याहार सुसार मल पानी केही चाहिन्छ सबै कुरो ग गर्नु पर्छ हामीले गर्दाखेरि राम्रो हुन्छ